म घरमा पालिने पाल्तु जनावरहरू मध्येमा कुकुर साह्रै मन पर्छ र मैले मेरो घरमा कुकुर पालेको छु दुईवटा कुकुर छन् यी कुकुरहरूले बिहान बेलुका म घरमा नहुँदा पनि मेरो घरको हेरचाह गर्छन् र राति म सुते ओछ्यानमा सुतेपछि पनि यी कुकुरहरूले घर वरिपरि केही अरू जनावरहरू आएको उसले पहिल्यै थाहा पाउँछ र भुक्छ अनि मलाई उठाउँछ र कोही मानिसहरू अचानक मेरो घरमा आइपुग्नु भयो भने पनि कुकुरले नै सङ्केत दिन्छ यस कारण म कुकुर पाल्न इच्छुक छु